मैले चाहिँ अस्ति लेकमिको सनस्क्रिन मगाएको थिएँ फ्लिपकार्टबाट अन्त त्यहाँको चाहिँ त्यो मैले एप्लाई गर्दै थिएँ लगाउँदै थिएँ अन्त त्यहाँको चाहिँ लगाएको एक हप्ता पनि भएको थिएन अन्त त्यसमा चाहिँ हल्का त्यसमा चाहिँ के हुन थाल्यो भने पछि त्यसमा चाहिँ मेरो स्किन स्किनमा हल्का मतलब अब हुन्छ नि त्यहाँनेर पुरा चाया कस्तो खाले आउन थाल्यो अनि त्यहाँको चाहिँ हल्का पिम्पल पुरा फोकाहरू आउन थाल्यो अनि त्यहाँको चाहिँ मैले त्यो एक हप्ता पनि भएको थिएन त्यो लगाएको त्यसमा त्यो त्यस्तो खाले त्यो डिफ्रेन्स त्यसमा उयो हुन थाल्यो अनि त्यहाँको मैले सोचेको थिइनँ यस्तो खाले घिन लाग्दो हुँदो रहेछ भनेर अन्त मैले त्यतिखेरै चाल पाएँ अनि त्यहाँको चाहिँ अब चाहिँ जुनै पनि प्रडक्टबाट अब तपाईँले मगाउन अब के के अब क्रिमहरू के के मगाउनु हुन्छ भने चाहिँ त्यसको अब त्यहाँनेर गएर मजाले हेरेर पढेर होइन पहिला रिभ्युहरू पनि अन्त हेरेर चाहिँ गर्नु होस् अन्त त्यहाँको चाहिँ मैले चाहिँ त्यो मगाएर चाहिँ अहिले कस्तो हुँदैछ भने नि अब अब त्यो फेसमा अब ल त्यो लगाए पछि चाहिँ अब यस्तो खाले हुन्थ्यो कि अन्त पुरा त्यहाँको एक दुई दिन बादमा त मेरो फेसमा हल्का चाया यस्तो खाले अन्त पिम्पल्स अब फोकाहरू निस्कन थाल्यो अनि त्यहाँको चाहिँ मैले चाहिँ त्यहाँनेर के भन्छ अब तपाईँहरू पनि अब त्यो केही क्रिमहरू मगाउनु छ भने चाहिँ अब मजाले हेरेर ओरेर होइन पढेर त्यो रिभ्युहरू पढेर मगाउनु होस् त्यो फाल्तु बित्थामा त्यो त्यो वेस्ट अब् मनी नगर्नु होस् अन्त त्यहाँदेखिको चाहिँ मलाई चाहिँ अहिले रिग्रेट भइरहेको छ त्यो मैले त्यो के भन्छ लेकमिको सनस्क्रिन लेकमिको सनस्क्रिन मगाएर अन्त त्यहाँको त्यति नै हो एक महिना एक महिना नि भएको थिएन त्यहाँको त्यस्तो हुन थालेको मेरो अनुहारमा चाहिँ अब तपाईँहरू पनि उयो गर्नु हुन्छ भने चाहिँ हेरेर अब बुझेर पढेर रिभ्यु हेरेर त्यस्तो गर्नु होस्